कालेबुङमा पहिरो जान्छ भुइँचालो आउँछ टिस्टा खोला बढेर घरहरू बिगार्छ कालेबुङमा नेउराबाट पानी ल्याउँछ हाम्रो गउँमा चाहिँ नरखोलाबाट पानी ल्याउँछ पानीको निकै अभाव छ हाम्रोमा चाहिँ कोही बेला बाटोतिर बिग्रिन्छ हाम्रोतिर पानी आउँदैन बहुत दु ख छ यहाँ हाम्रो ट्याङ्कि छ कोही बेला ट्याङ्किमा पानी हुँदैन दु ख हुन्छ हामीलाई